हेलो को यो हिमाली रेस्टुरेन्ट हो मलाई अलिक खाना चाहिएको थियो र नि अब हजुर सधैँ जे खान्थेँ अब त तपाईँको रेस्टुरेन्टमा म आएर लगिबस्थेँ र मैले खानेको त तपाईँलाई सबै थाह छ नि होइन म ज्यादा पिरो खान्नँ चिप्लो ज्यादा खान्नँ अलिक सादा स्टाइलको र मलाई अलिकति केही खाना चाहियो चौमिन भए पनि भयो म मोमो भए पनि भयो कि त थुक्पा भए पनि प्याक गरिदिनुहोस् अलिक है चाँडो कारण किनकि म अलिक भोकाइरहेको छु कि बिहान पनि मैले त्यति राम्रो खानु सकिनँ र अहिले यसरी घुम्दा घुम्दा कामले थकित भएर आइरहेको छु अलिक चाँडै बनाइदिने पठाइदिनुहोसै ल